नेपाली भाषाले मेरो संस्कृति र पहिचानलाई धेरै प्रभावित गरेको छ किनभने म एउटा नेपाली हो अनि मलाई नेपाली हुनुमा धेरै गर्व लाग्छ किनभने नेपाली संस्कृतिको नि विशेषता हो विभिन्नतामा समस्याको रूप नभइ एक्ताको रूप सौन्दर्यको आधार हो नेपाली संस्कृतिको विभिन्नतामा एकताले असल समाज र कल्याणकारी भावना निर्माण गर्न पुऱ्याएको छ सबैको सयोग गर्नु शिष्ट आचरण सभ्यता सहकार्य सुख शान्तिसँग मिलेर बस्नु यो नेपाली संस्कृतिको मुख्य विशेषताहरू हो अनि नेपाली त्यैहार अनि उत्सव देशको संस्कृतिको निम्ति पर्याप्त छ किनभने नेपाली त्यैहार केवल हाम्रो वार्षिक व्यवस्था मात्र नभएर समिति सांस्कृतिक विरासतका एक जीवित हिस्सा पनि हो नेपाली संस्कृतिमा चाहिँ रङ बिरङ्गी फुलहरू जस्तै हामी पनि एकदमै सबैसँग मिलेर खुसी भएर सबैसँग सहभागी बनेर बस्छौँ आफ्नो पहिरनमा पनि हामीलाई एकदमै गर्व छ त्यसै कारण मलाई चाहिँ मेरो नेपाली हुनुमा चाहिँ मलाई एकदम गर्व लाग्छ